हजुर सुन्नुहोस् न तपाईँकोमा कस्तो कस्तो जुत्ताहरू छ अहिले लेटेस्ट नयाँ नयाँ कस्तो के आएको छ हौ ए मलाई त छालाको मलाई त छालाको जुत्ता चाहिएको थियो कि काँचो छालाको हजुर त्यो त्यो छालाको चाहिएको थियो हो त्यो पनि यो अजिङ्गरहरको छालाको छैन होला तपाईँकोमा टिम्बरल्यान्डको त्यो यस यस्तो साँपको त्यो यस्तो कोब्रा साँप उठेको जुत्ता अस्ति देखेको थिएँ हौ फेसबुकमा ट्रेन्ड भएको थियो टिम्बरल्यान्डकै हो त्यो इटालीमा पनि हाम्रोमा हाम्रोतिर जस्तै त्यो कोब्रा भएकोहरू कोब्रा त्यस्तै हुँदोरहेछ है ए कति छ त्यसको चाहिँ कति कस्टली कस्टली भन्नुभएको तपाईँले चाहिँ कति छ दाम हजुर होइन मलाई त त्यस्तो भन्दा पनि बढी चाहिँ बर्खा लाग्यो अब पानी जुत्ता गमबुटहरू चाहिएको थियो हो हजुर हजुर

स्टाइल मलाई डिजाइन चाहिएको क्या हो कसैमा कोब्रा साँपको टाउको भएको कसैमा चराको थुतुनो भएको कसैमा बाघ त्यस्तोको थुतुनोहरू भएको चाहिएको हो टाउकोहरू भएको चाहिएको छ तपाईँकोमा ए हजुर तपाईँ होइन तपाईँ होलसेल रेट भन्नुहोस् न होलसेल कतिमा चाहिँ छोड्नुहुन्छ तपाईँ हजुर मलाई तपाईँको पानी जुत्ता चाहिएको दुई दर्जन है अहिलेलाई छ हजुर ए हजुर हजुर ए हजुर भनेपछि मैले चालिसवटा पैँतिसवटाको बन्डल डल्लै लिनुपर्ने हुन्छ हजुर त्यसो भए तपाईँ पाँचदेखिको दससम्म मिलाएर दिनुहोस् न मलाई पाँचदेखिको दससम्म है कसरी आउँछ हजुर पाँचदेखि दससम्म साइजको चाहिँ कति आउँछ के के आउँछ कति कार्टुन हुन्छ त्यो ए हजुर हजुर हुन्छ त्यो मिलाएर दिनुहोस् मलाई हो कति दुई तिन कार्टुन त हुन्छ भनेपछि त्यो हजुर विशेष चाहिँ मलाई चाहिँ त्यो कोब्राको टाउको भएको जुत्ता माग्नेहरूले चाहिँ हत्तु पार्दैछन् कि त्यो दिनुहोस् न मलाई छ भने हजुर

होइन अब पानीझरीमा लगाउने त्यो भइहाल्यो गमबुट र पानी जुत्ता अनि यता त्यो कोब्राको टाउको भएको चाहिँ अलगै छोडिदिनु होस् न मलाई अलगै त्यो चाहिँ दुई मिल्छ होला नि त हौ दर्जनको हिसाबमा हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ त्यसो भए कहिलेसम्म खुल्ला हुन्छ तपाईँको तपाईँ मलाई पठाइदिनु हुन्छ कि म आफै आउनुपर्छ ल्याउन हजुर मैले भनिहालेँ तपाईँलाई पाँचदेखि दससम्म मिलाएर पठाइदिनु होस् जति हुन्छ है हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ त्यति मिलाएर बिलसँग पठाइदिनु होस् अनि त्यो कोब्राको चाहिँ एकदमै काँचो छालावाला चाहियो है मलाई है त्यो दुई दर्जन हालिदिँदै गर्नुहोस् न अहिले

ए हालिदिनु होस् न भइहाल्छ मिलिहाल्छ भइहाल्छ हालिदिनु होस् न त्यो तपाईँलाई बेचेर दिइहाल्छु नि तपाईँलाई पैसा म बेचेर दिइहाल्छु नि तपाईँलाई म पैसा हालिदिनु होस् न अब के अब यत्रो वर्ष यत्रो भइसक्यो तपाईँसँग लेनदेन गरेको तपाईँ त्यति पत्याउनु हुँदैन अब त्यो तपाईँले बुझाउने त तपाईँ जान्नुहोस् न म ब ब दिइहाल्छु नि मेरो है म तपाईँ मलाई हालिदिएर पठाइदिनु होस् हुन्छ हुन्छ त्यो त भइहाल्छ नि तपाईँ मलाई बिल चाहिँ प गरेर पठाइदिनु होस् न म अनलाइन ठक्कै ट्रान्जेक्सन गरिदिइहाल्छु तपाईँको सामान ठक्कै उत्रिन्छ म टक्कै तपाईँलाई ट्रान्जेक्सन हानिदिइहाल्छु हवस् हवस् हवस् हुन्छ हवस् हवस् हुन्छ गरिदिइहाल्छु आधा होइन यसो मेरो बजेट हेर्छु त्यो छ भने आधाभन्दा पुरैको पनि हुनसक्छ तर हाली चाहिँ दिनुहोस् न हजुर हजुर टाटाको है टाटाको है पानी जुत्ता चाहिँ टाटाको चाहियो है पानी जुत्ता चाहिँ टाटा टाटा टाटा हवस् हुन्छ हुन्छ